परिवारकोहरू कृषिमा भए पनि अब त्यसलाई नै पेसा बनाउनु चाहिँ अहिले चाहँदैन फिलहाल रिझाउँदैन पहिलाको अब जे थियो अहिले चाहिँ त्यस्तो छैन समय हिसाबले चल्छ समय हिसाबले अब पहिला खेतीपातीको लिएर अब घरहरू बसाउँथ्यो भने अहिले त्यस्तो खालको छैन त्यस्तो हार्ड काम गर्नु मान्दैन यसो अनलाइनहरू फेसबुकहरूबाट ब्लगहरू बनाएर पेजहरू खोलेर युट्युब च्यानलहरू खोलेर अब यसो इन्टरनेटबाट पनि हल्काफुल्का अब कमाइ गर्छ यता गभर्मेन्ट जबहरू हेर्छ प्रायःजसो अरू त्यस्तो स्थायी गर्दैन अहिले पहिलाको जस्तो पैसा चाहिँ बनाउन चाहँदैन अहिले त यतै कृषिको महत महत्त्व के हो भन्दा चाहिँ के अरे यस्तो अब जस्तो कि अब पहिला अर्ग्यानिक फुडहरू हुन्छ अब हो त्यस्तै खालकै गाउँघरमै अब गाउँ अर्ग्यानिक फुडहरू सब साग सागसब्जीहरू रोपे पनि अब हाम्रोमा हेल्दी राम्रो हुन्छ सबैको हेल्दी राम्रो हुन्छ अब बाहिरको जस्तो हुँदैन बाहिरको जस्तै केमिकलहरू मिक्स गरेको हुन्छ त्यस्तो खायो भने अब प्रायःजस्तो अब बिमार हुन्छ छ बिमारहरू हुन्छ त्यो त्यो चाहिँ